आजकल विद्यालयमा विद्यार्थीहरूलाई एक पिरियड भए पनि कला शिल्प सिकाउने गरिन्छ यसमा फस्ट स्टेज सिलाइ बुनाइ इत्यादि सिलाइ बुनाइमा मोजा टोपी सुइटर मफलर इत्यादि बनाइन्छ औ अनि फेरि फुट म्याट टेबल म्याट पनि बनाउन सिकाइन्छ र हिजोआज रिसाइक्लिङ जस्तै बोतलमा कागज हालेर पनि बनाउन सिक् बनाउन सिकाइन्छ हजुर मसित बाल्यकालको एक सम्झना छ मैले मोजाको गुडिया बनाएको थिएँ मोजामा रुवा हालेर केस चाहिँ धागोको बनाएको थिएँ सानो सानो आँखाहरू लगाएर गुलाबी रङको मोजामा बनाएको थि बनाएको त्यो गुडिया देख्नुमा एकदमै सुन्दर थियो त्यो गुडिया बनाएको सम्झना अहिले सम्म छ र त्यो गुडिया अहिलेसम्म पनि मैले सम्हालेर राखेको छु